मैले बजाजको टेबल फ्यान किनेको थिएँ जो चाहिँ मलाई अलिक धेरै सस्तो पऱ्यो अरू पङ्खा हेरी र त्यो एउटा प्लस पोइन्ट भइहाल्यो अनि कलर पनि एकदम राम्रो छ त्यसको अनि रुमको सबै कुनामा मज्जाले हावा फ्याँक्दैछ अनि हेर्नुमा पनि राम्रो छ बोक्नु पनि एकदम हल्का छ पोर्टेबल छ मैले रुम सरिहालेँ भने अर्को जग्गा पनि लगेर जानु सक्छु र पङ्खा चाहिँ मलाई एकदमै मन पऱ्यो